नारायण दादाको क्याफे हो ए हजुर सुन्नु न मैले तपाईँकोबाट कफी लगेको थिएँ कि मिठो लाग्यो अन्त चियाहरू पनि साथीहरूले भन्दै थियो चियाहरू मिठो पाउँदो रहेछ भनेर हो अन्त तपाईँलाई त्यही त सोध्नुपर्यो कि भनेर तपाईँ दोकान खोल्नुभएको कति भयो हौ तपाईँले हजुर ए हजुर चियाहरूमा अब के के पाउँछ कस्तो कस्तो चियाहरू पाउँछ हौ तपाईँको क्याफेमा ए ए हजुर सिटिसी चियापत्तीहरू चलाउनु हुन्छ कि तपाईँ चलाउनु हुन्न हजुर हजुर ए हजुर त्यही त मिठो लाग्यो चिया हो अनि कफी पनि एकदमै मिठो थियो अन्त कफीहरू चाहिँ कस्तो कोल्ड कफी एकदमै मिठो लाग्यो मलाई चाहिँ रेसिपी बताइ दिनुहोस् न हौ हजुर हजुर ए हजुर हजुर हजुर हजुर पुरा हुँदोरहेछ तपाईँको क्याफेमा चाहिँ कस्टमरहरू पनि मलाई एकदमै राम्रो लाग्यो हजुर आउँछु नि एकदमै त्यही त क्याफेमा एकदमै मन लाग्यो तपाईँ मनपर्यो हो अन्त अब हामी आउँछौँ अब छिट्टै हाम्रा साथीहरू पनि आउँदैछ अन्त हामी सबैजना एकपल्ट आउने भनेर भनेको छ ए हजुर बर्थडे पार्टी अर्गेनाइज गर्नु भने हुन्छ तपाईँको क्याफेमा ए हजुर त्यही ठिक्क मैले त्यस्तै सोचिरहेको थिएँ कि बर्थडे आउन आँटेको छ अब हो अब त्यसो भए तपाईँको क्याफेमा नै हामी बर्थडे पनि सेलिब्रेट गर्ने भयो है त हुन्छ त्यसो भए म आउने बेलामा तपाईँलाई इन्फर्म गर्छु कि अन्त त्यति बेला नै भेटौँ न ल हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू